अब हाम्रो कालिम्पुङ जिल्लामा चाहिँ अब धाम गिर्जा गुम्बाहरू छ है धाम भन्यो भने पर बर्मेक धाम छ शिवधाम यता के अरे यता डेलोको छेउछाउ छेउतिर उयो छ त्यहाँ पनि मन्दिरहरू छ हनुमान मन्दिर छ यता उता हाम्रो ब बिमबुङतिर हेऱ्यो भने यता गिर्जाघरहरू छ अनि हाम्रो मन्सीधुरामा हेऱ्यो भने यो के अरे गुम्बाहरू छ अनि अब हाम्रो अब हामीले मनाइबस्ने चाडहरू चाहिँ अब उयो पहिला त हामीहरू दसैँहरू दसैँ तिहार त सालिनै मनाउँछौ पहिलो बैशाख भयो होइन माघे सङ्क्रान्ति भयो यो चाडहरू हामी वर्षैपिच्छे मनाउँछौँ अनि यहाँ अब गाँउ हाम्रो यहाँ डिस्ट्रिक्टको चाहिँ अब चाडहरू छ थुप्रो कतिवटा अब यहाँ लेप्चाहरूको पनि छ होइन दि हाल भौउजु भन्ने छ होइन दि हाल भौउजु माम मास माम सुम फेस्टिभल छ नाम्सुङ फेस्टिभल छ अनि भयो कहिले खोल्ले दि दै खोल्ले दाइ भयो त्यहाँबाट उयो भयो राईहरूको ल्होसार भयो यो तामाङहरुले मनाउँछ यो भोटेहरूले मनाउँछ ल्होसार भयो यो राईहरूको यो माम्किम भयो यसरी हामी वर्ष पछि यो चाड चाडपर्वहरू चाहिँ हामीले मनाउँदै आउदँछौ मनाउँछौँ है